दाजु बाटो बिग्रेको रहेछ त है अगाडि त मलाई सिलगढी जानु थियो होइन अब बाटो बिग्रिरहेको रहेछ अब यहाँबाट फर्केर यो पन्बूको बाटो फर्केर कालीझोडा निस्केर सिलगढी पुग्नु कति टाइम लाग्छ होला हो म त टाइममा पुग्नुपर्छ हो म त किनभने बाह्र बजीको टाइम छ मेरो बाह्र बजी त पुग्नैपर्छ एनजेपी अनि फ्लाइटको टाइम छ मेरो बाह्र बजी त फ्लाइटको टाइम छ अब यहाँ त बाटो पनि बिग्रेको रहेछ अहिलेको उन्तिस माइलमा बाटो बिग्रिरहेको रहेछ अब म यता हामी पन्बू भएर कालीझोडा निस्केर सिलगढी निस्किनु लगभग कति जस्तो टाइम लाग्छ हो अनि यो नि मेन बर्खाको टाइममा पनि हाइवे यो जुन चाहिँ एनएच टेन छ होइन यो बाटो उन्तिस माइलको प्रायः बिग्रिने गर्छ योभन्दा अगाडितिर पनि यस्तै डिस्टर्ब हुन्छ होला होइन हुन्थ्यो होला तपाईँहरू यहाँबाट पन्बू भएर कालीझोडा निस्केर सिलगढी जानु कति समय लाग्थ्यो तपाईँलाई त थाहा होला नि होइन यति समय लाग्छ किनभने मेरो त बाह्र बजी त कुनै पनि हालतमा पुग्नु छ मेरो बाह्र बजीको त टिकट छ होइन एयरपोर्ट पुग्नुपर्ने स्थिति छ त्यसले गर्दा तपाईँको योभन्दा अगाडि पनि यस्तो समस्याहरूमा पर्नुभएको होला यहाँबाट तपाईँहरू ब्याक पन्बू भएर फर्केर सिलगढी जानु कति टाइमहरू लाग्छ कति टाइम लिन्थ्यो यसको नि तपाईँहरू नि अब मेन त अब रुट भनेको नै यही हो होइन उन्तिस माइल भएर सिक्किमदेखि लिएर कालिम्पोङ होइन दार्जिलिङ भयो होइन दार्जिलिङको त मोटामोटी खरसाङ भएर जान्छ होला अनि मेन त अब यही रुट हो मेन रुट यसको अल्टरनेटिभ रुट अलिक ठुलो हाइवे जुन चाहिँ डिस्टर्बेन्स नभएको अरू रुट चाहिँ कुन चाहिँ छ हो यो सात सौ सत्रबाट पनि कालीझोडा निस्केर जाने रुटबाट छिटो हो कि यो पन्बूको बाटो छिटो हो कि कुन चाहिँ बाटो चाहिँ राम्रो छ सिलगढी जानुको लागि भने कुन चाहिँ बाटो गयो भने चाहिँ अलिक छिटो अनि टाइममा पुग्नुसकिन्छ यो सात सौ सत्र जुन चाहिँ अहिले बनिँदैछ त्यहाँबाट अल्टरनेटिभ रूट हुनुसक्ने चान्सेसहरू किनभने छैन यो बाटो त अब धेरै रूपमा बिग्रिँदोरहेछ होइन आज पनि हामी यहाँनिर अड्किरहेको छौँ अब यहाँबाट ब्याक भएर सात सौ सत्रबाट जाने हो कि पन्बूको जाने बाटो हो कि तपाईँहरू त सधैँ हिँड्नुहुन्छ कुन चाहिँ बाटो गयो भने छिटो पुग्नुसकिन्छ टाइममा पुग्नुसकिन्छ अनि अल्टरनेटिभ रुट बाटो भन्दा पनि कुन चाहिँ बाटो चाहिँ अलिक राम्रो छ अलिक लेन्थ छ जुन चाहिँ बाटो अलिक डिस्टर्ब दिँदैन तपाईँलाई थाहा होला नि होइन त्यही बाटो जानुपर्छ होला दाजु सात सौ सत्र भएर त्यो बाटो चाहिँ एकदम राम्रो छ है त्यो भनेपछि यो पन्बूबाट निस्किनु पर्दैन त्यो बाटो गयो भने चाहिँ यो कालीझोडा निस्किएर तल बाघपुल भएर जानुपर्छ होला है कालीझो यो यो कालीझोडा चाहिँ निस्किनु परेन है बाख्राकोट निस्किनुपऱ्यो त्यो बाटो सात सौ सत्र चाहिँ बाख्राकोटबाट बाघपुल भएर है त्यो बाटो राम्रो पनि छ है ए हुन्छ दाजु भनेपछि त्यही बाटो जाऊँ न है